हजुर

हजुर हजुर हो त म त यहाँको लेबर हो हजुर दुःख त पुरा छ नि हो अहिले बर्खाको झरी छ पानीहरू परिरहेको छ यति बेला कलमहरू काट्नुपर्छ अन्त त्यति बेला साँपहरू आउने किराहरू आउने डर हुन्छ त्यति बेला हामीले ट्रिटमेनै राम्ररी पाउँदैन उनीहरूकोबाट हामीलाई सबै कुरामा नेग्लिजेन्सी गरिदिएको छ हाम्रो स्यालेरी धेरै कम्ती छ हो एक सौ सत्तर रुपियाँ दिन्छ दिनको अनि त्यही एक सौ सत्तर रुपियाँ पनि अब महिना मरेर पाउँदाखेरि पुरा ढिलो गरिदिन्छ हामी उयो के अरे रिटायर भएर पनि पैसाहरू जुन पाउनुपर्ने हुन्छ त्योहरू पनि एकदम ढिलो गरिदिन्छ हामीलाई पुरा केयरलेस गरेर राखेको छ क्या हौ उनीहरूले हामीलाई राम्ररी दिँदैन उहाँहरूले हजुर हामीलाई हजुर बोनसहरू पनि दिँदैन त्यही द यही कुरा भन्नुआँटेको थिएँ मैले दसैँ आयो है बोनसहरू केही छ दिँदैन अब हामी झगडा गर्नुपर्छ पुरा हडतालहरू गऱ्यो भने मात्रै बल्लबल्ल दिन्छ नभए बोनस पनि दिँदैन हामीलाई पुरा साह्रो पर्छ र आफै सोच्नुहोस् ल दिनको एक सौ सत्तर रुपियाँले हामीले कसरी जीविका चलाउनु नानीहरूलाई पढाउनुपर्छ बाहिर पढाउनु पठाउनुपर्छ यो जग्गामा यहीँं मात्रै पढाएर पनि हुँदैन बाहिर पठाउनुपर्ने हुन्छ हामीलाई पुरा केयरलेस गरेको छ उनीहरूले हो स्कुलहरू नानीहरूलाई पठाउनुपर्छ अब हाम्रै काम सकिएर अब हामी रिटायरै भयो भने पनि हाम्रो पेन्सनहरू स्टार्टै पुरा ढिलो गरिदिन्छ उनीहरूले त्यस्तोहरू केही छैन घर यो झन् बर्खाको बेलामा सबै चुहुने भएको छ घरहरू हो अन्त पानीहरू पुरा चुहुन्छ केही रिपिएर गरिदिनु भनेर कम्प्लेन अहिलेदेखि गरेको होइन खै रिपिएर पनि गरिदिनु आँटेन उनीहरूले दुई वर्ष हुनआँट्यो मैले त झन् भनेको हुन्छ हुन्छ हो जाएगा भन्छ खै गर्दै गर्दैन पुरा साह्रो पर्छ हामीलाई तपाईँले यसो याद गरिदिनु भएर यो जग्गाको यो हो कुराहरूमा अहँ केही पनि दिएको छैन कालो सिसाहरू प्लास्टिकहरू केही दिएको छैन तपाईँले फोन गर्नुभएको रहेछ है तपाईँले यसो बुझेर यसको बारेमा केही एक्सन लिइदिनु भएको भए चाहिँ धेरै राम्रो हुन्थ्यो हाम्रो लागि त्यही भएर चाहिँ तपाईँलाई यो कुराहरू भनेको हजुर नानीहरूलाई पनि उयो के अरे काममा पठाऊँ भनेको हो नयाँ हाम्रो यहाँको मान्छेहरू लिनु मान्दैन लियो भने पनि अझै कम्ती तलब दिन्छु भन्छ अन्त पुरा साह्रो पर्दैछ हामीलाई यहाँनिर पहिला दिँदैथ्यो पहिलाको पहिला चाहिँ दिनु हुँदैथ्यो है पहिला उयसको बेलामा चाहिँ दुई वर्षहरू अगाडिसम्म दिनु हुँदैथ्यो त्यहाँदेखि बिग्रिएको छ भने एकपल्ट त्यहाँदेखि रोकिएको रोकिएकै रोकिएको रोकिएकै अहिले बसहरू पनि दिन छोड्यो नानीहरूको लागि त्यही त्यही कारणले गर्दा हुन्छ थ्याङ्क्यु